भारतको आधिकारिक भाषा हिन्दीसँग तुलनात्मक रूपमा नेपाली भाषा हेर्नु हो भने नेपाली भाषा कान्छो अथवा एकदमै कम्ती समुदायहरूले प्रयोग गर्ने भाषाको रूपमा मानिन्छ किनभने एउटा भारतमा सिङ्गो देशमा नै आधिकारिक रूपमा हिन्दीलाई मानिन्छ किनकि धेरै जनसङ्ख्याले उन्तिस प्रतिशतले जनसङ्ख्याले हिन्दी बोल्ने गर्छन् तर जुन प्रकारको नेपाली भाषा नेपाली भाषा साहित्यपट्टि जुन प्रकारको युवा पिँढीहरूको जोस जाँगर र जुन प्रकारको इच्छा देखिँदैछ जुन जुन चाहिँ प्रकारको हुनु पर्ने त्यो प्रकारको अहिले देखिएको छैन जसले गर्दा अझै कम नेपाली भाषीहरू हुँदै गइरहेको ऐले हामी अनुभव गर्न सक्छौँ नेपाली भाषा भाषालाई प्राथमिकता नदिएको कारणले गर्दा पनि नेपाली भाषाको मान्यता त्यत्ति नभएको कारणले गर्दा पनि नेपाली भाषा अहिले हिन्दी भाषाको तुलनामा एकदमै कम्ती भएर गइरहेको छ नेपाली भारतको दुई तिन क्षेत्रमा मत्तै दुई तिन राज्यमा मात्रै नेपाली भाषा बोलिन्छ अधिकांश भाषा तर अधिकांश क्षेत्रमा हिन्दी बोलिने गर्छ त्यसैले गर्दाखेरि तुलनात्मक रूपको हेर्दा हो भने नेपाली भाषाको कमै प्रयोग भएको हामी देख्न पाउँछौँ